नमस्कार म रुस्तम अली अनि आज म के भन्न चाहन्छु भने जुन चाहिँ आजकल ट्रेन्डिङमा चलिरहेको छ जुन चाहिँ आजकल सानोदेखि बुढा मान्छेसम्महरूले लाउने लाउनेहरूको इच्छा हुन्छ म त्यो विषयमा आज कुरा गर्न चाहन्छु है म कुरा गर्दैछु जिन्सको जो कि आज एकदमै अहिलेको जमानामा प्रचलित छ आज हामी हेऱ्यो भने सानो नानी सानो नानीले पनि जिन्स लाउँछ र बुढा जति अब मतलब ओल्डहरू ओल्डहरूले पनि जिन्स लाउने गर्छन् र म चाहिँ के भन्छु भन्दा जिन्स भन्दा पनि टाइट जिन्सहरू जुन चाहिँ लाउँछ नि म चाहिँ त्यसको अब अलिकति म त्योमा एक्सपिरियन्स सेयर गर्न चाहन्छु है के भयो भन्दा एक्सपिरियन्स म सेयर गर्न चाहन्छु के भयो भन्दा चाहिँ अब के भएको थियो भन्दा अब एक खेप चाहिँ म जिन्स लाएर मतलब कहीँ घुम्नु नै गा घुम्नु नै जाँदैथिएँ आफ्नो साथी भाइहरूसित घुम्नु जाँदैथिएँ है अनि म चाहिँ त्यतिबेला जिन्स र टी सर्टमा थिएँ र त्यति बेला चाहिँ मैले टाइट टाइट खालको जिन्स लाए लगाएको थिएँ मैले हो अनि हामी कारमा थियो मसित अझै दुईजना साथीहरू थियो र हामी जाँदैथ्यौँ है र टाइट जिन्सले गर्दा अब म चलाउँदै थिएँ ठिकै छ फर्स्टमा मतलब केही फिल भएन है टाइट जिन्स लाएको थिएँ मैले र चलाउँदै गए लङ ड्राइभ जानु पर्थ्यो क्या हाम्रो त्यति बेला चाहिँ अब हामी साथीहरू मिलेर चाहिँ टाढै जाने प्लान गरेको थियो आउट अफ स्टेट सो निकै लङ ड्राइभ गर्नु परेको थियो मैले सो के भएको थियो भन्दा अब हामीले ड्राइभ गर्दा गर्दै दुई तिन चार चार पाँच घन्टासम्म कन्टिन्यूसली कहीँ पनि नरोकी हामीले ड्राइभिङ गर्दै गयो गर्दै गयो र आफ्टर थ्री फोर आवर्स चाहिँ के हुन थाल्यो भने त मलाई चाहिँ कस्तो फिल भयो भन्दा चाहिँ त्यो टाइट जिन्स लगाएकोले गर्दा कि मेरो त्यो जुन चाहिँ लेग्सहरू छ त्यो काम गर्नु बन्द भयो अब मतलब त्यसमा जानै छैन त्यसमा लाइफै छैन त्यस्तो भयो र के भयो भन्दा अब त्यस्तो भयो मतलब म आफ्नो लेग्सले केही कामै गर्नु सकिनँ म हुन्छ नि मतलब आफ्नो नो मुभमेन्ट लेग्सको मुभमेन्टै भएन र म त्यसो भयो त्यहाँदेखि बादमा अझै के के भयो त्यहाँदेखि म बिहोस भएँ र त्यहाँदेखि म आफूलाई जब म होसमा आएँ आफूलाई हस्पिटलमा पाएँ र के डक्टरले चाहिँ मलाई के किन चाहिँ मलाई म बिहोस भएको र मेरो जुन चाहिँ खुट्टाहरू छ त्यो निदाएको जस्तो भयो किन चाहिँ त्यसमा जान जानै नभएको जस्तो भयो भन्दा चाहिँ डक्टरहरूले चाहिँ के भन्यो भन्दा जब हामी या फिर कसैले पनि टाइट जिन्स लाउँछ र लम्बा र लङ टाइमको लागि मतलब अलिक समयसम्म अगर त्यो हामीले त्यो जिन्सहरू लाइरहेको छ भन्दा टाइट जिन्सले गर्दा चाहिँ जुन चाहिँ हाम्रो बडीमा जुन चाहिँ ब्लडको जुन चाहिँ रक्त जुन चाहिँ खुनको जुन चाहिँ खुनको त्यो हुन्छ खुन आउने जाने हुन्छ त्यो प्रक्रियामा चाहिँ अलिकति मतलब साह्रो पर्छ खुनलाई अनि त्यो मतलब पर्याप्त मात्रामा चाहिँ जहाँ पुग्नु छ त्यहाँ पुग्दैन किनभने टाइट जिन्सले गर्दा हाम्रो त्यो जुन चाहिँ खुन छ त्यो खुन हाम्रो त्यो बडीमा रामरी पुग्नु सक्दैन है र त्यसै कारण चाहिँ हाम्रो खुट्टाहरू निदाउनु थाल्छ र अब यस्तै केसहरू भयो भने चाहिँ के हुन्छ भन्दा अब डक्टरले हामीलाई यस्तो पनि भनेको थियो कि ज्यादा टाइट भएको जिन्सहरू चाहिँ लाउनु हुँदैन हरे क्या र यस्तो यस्तो सिचुएसन पनि हुन्छ हरे कि हामीले खुट्टै काट्नु पर्छ हरे सो यही थियो आजको कि जिन्सहरू जादा लाउने नगरौँ है अब लाउने गरौँ भने पनि अलिकतिको लागि अब फेसन छ ट्रेन्डिङ् छ एकछिनको लागि गयो त आएर खोलिदिइहाल्यो तर लामो समयसम्म त तिमीहरूले यो अगर जिन्स लायो भने चाहिँ तिमीहरूको मतलब अलिकति हानी छ डेन्जरस छ भनेको जस्तो लाग्दैछ है मलाई किनभने अब मैले भनिहालेँ किन भएको भन्दा अब ब्लडको जुन चाहिँ पास हुन्छ त्यो राम्ररी हुँदैन टाइट भएकोले गर्दा हो सो द्याट्स वाइ मैले चाहिँ त्यो गर्दैछु मैले चाहिँ त्यसै कारण जिन्सको लागि चाहिँ मतलब लगाउ ट्रेन्डिङमा छ फेसन पनि गर्नुपर्छ आजको जमानासित चल्नुपर्छ तर एउटा टाइममा एउटा लिमिटमा जे कुराको पनि लिमिट हुन्छ है सो त्यो गर तिमीहरूले कम्ती लगाउ कहीँ अगर लङ लङमा जानु छ भने तिमीहरूले यसो कम्फोर्टेबल लुगाहरू नै प्रिफर गर है ज्यादा टाइट टाइट लाउनु हुँदैन अरू पनि बिमारीहरू हुन्छ मैले त यो आफ्नो एक्सपिरियन्स मात्रै भयो कि मेरो खुट्टाहरू निदाउनु थाल्यो भन्दा यसको अरू पनि बिमारीहरू हुनुसक्छ है त्योहरू अब हुन्छ र त्यसै कारण म सजेस्ट गर्छु अब टाइट जिन्स चाहिँ नलगाउनु धन्यवाद